हजुर भन्नुहोस् ए हाम्रो चाहिँ टेलर सप हो टेलरिङ हाउस हो र हाम्रो चाहिँ थुप्रै कारिगरहरू छ र जस्तो डिजाइनको भने पनि हाम्रो कारिगरहरूले चाहिँ लुगाहरू ड्रेसहरू बनाउनु सक्छ र तपाईँलाई के आवश्यकता छ त्यो आवश्यकताअनुसार हामीलाई जानकारी गराउनु भयो भनेदेखि हाम्रो जति पनि कारिगरहरू छ त्यो कारिगरहरूले तपाईँको आवश्यकतालाई परिपूर्ण गरिदिनेछ ए ब्लाउज ब्लाउज सिलाउने हाम्रोमा थुप्रै कारिगरहरू छ तपाईँ लुगा लिएर आउनुहोस् त्यो लुगा ल्याएपछि हाम्रै कस्तो खालको ब्लाउज कुन डिजाइनको बनाउनुहुन्छ भित्र कस्तो कपडा लाउनुहुन्छ त्यो सबै तपाईँले यहाँ ल्याउनु भयो भनेदेखि हामी तपाईँलाई देखाउँछौँ त्यति मात्रै नभएर हाम्रोमा थुप्रै सिलाएको ब्लाउजहरू राखेको छौँ तपाईँले छानेर त्यही छानेर जस्तो बनाउनुहुन्छ तेस्तै बनाउँदा हामी फिटिङ सिलाएर दिनेछौँ अँ मैले बुझेँ तपाईँले पिस लिएर आउनुहोस् यहाँ हाम्रोमा डिजाइन छ थुप्रै ब्लाउजहरूको डिजाइन छ जुन मनपर्छ जस्तो मनपर्छ त्यस्तै हामी तपाईँकै लुगालाई सिलाइदिनेछौँ अँ हाम्रो चाहिँ बिहान नौ बजी खोलिन्छ बेलुका आठ बजीसम्म हो तपाईँ त यो समय भित्रमा आउनुहोस् बिहीबार चाहिँ हाम्रो विकेन्ड हुन्छ होलिडे हो बिके बिहीबार चाहिँ अरू दिन छ दिन चाहिँ हामी खोल्छौँ कारिगरहरूलाई एकदिन चाहिँ होलिडे छुट्टी हो हुन्छ हुन्छ आउनुहोस् न ल हुन्छ